शारीरिक व्यायाम र योगामा चाहिँ के फरक छ भन्दाखेरि अब शारी अब यो योगा भन्ने हामीले सधैँ बिहान उठेर गरिरहनु पर्छ एउटा एउटै योगालाई हामीले सधैँ दोहोर्याउनु पर्छ आफ्नो जिउलाई फिटनेस अब हेल्दी बनाउनको लागि होइन हामीले सधैँ त्यो त्यो योगाहरू दोहोर्याइरहनु पर्छ अनि अर्को कुरा एक्सरसाइजको कुरा एक्सरसाइज भनेको चाहिँ अब आज हामीले गरौँ आज नगरेर भोलि गर्दा पनि हुने खाले हो त्यो योगा भन्ने चिज हामीले सधैँ गर्नुपर्छ एउटै एउटै स्टेपलाई एउटै स्टेपलाई डेली डेली दोहोर्याउनु पर्छ डेली डेली गर्नुपर्छ अनि यस यही हुनाले अब यही हुनाले गर्दाखेरि चाहिँ होइन यस्तो धेरै अब अन्तर अब सधैँ योगा र यसमा अन्तर पनि अन्तर अन्तर पाएको छौँ हामीले होइन शारीरिक त्यही त्यही भएर चाहिँ अब हामीले योगा र यसमा चाहिँ धेरै फरकहरू छ योगा भन्ने चाहिँ अब डेली गरिरहनु पर्छ